धार्मिक अन्धविस्वास जसलाई हामी सुपरस्टिसस् भन्छौँ यो चाहिँ अब अहिले पनि हाम्रो क्षेत्रमा चलिरहेको छ स्पेसल्ली अब गाउँघरमा यो चाहिँ अब धेरै अब मान्छन् मानिसहरूले अब जस्तै अब बेलुका भएपछि कपल कोर्नु हुँदैन हरे चप्पलहरू उल्टा राख्नु हुँदैन हरे अन्त अब औँसीहरूमा औँसी पूर्णेमा कपल नुहाउनु हँदैन अन्त यस्तो केटीहरूको जब पिरियड्स भएको हुन्छ त्यतिबेला मन्दिरहरूमा पोस्नु हुँदैन पूजा गर्नु हुँदैन भन्ने अब त्यस्तोहरूमा विस्वास गरिन्छ तर मेरो हिसाबमा चाहिँ यो चाहिँ एकदम नचाहिँदो ढङ्ग हो अब नचाहिँदो कुराहरू हो किनभने अबो स्वयम् भगवान्ले आएर त भनेको हुँदैनन्त अबो एल्लाई पिरियड्स हुँदैस यो मन्दिरमा जानु हुँदैन पूजा गर्नु हुँदैन भनेको हुन्दैन अब यो चाहिँ यो चाहिँ अब सबै एउटा अब बनावटी कुराहरू मात्रै हो पहिल्यैदेखि अन्धविस्वासहरू त्यो उनीहरूले विस्वास गर्दै आएर बनावटी कुराहरू नचाहिँदो अननेसेसरी अब कुराहरू हो जसलाई चाहिँ अब हामीले पछिसम्म फलो गर्नुहुँदैन यसले चाहिँ मान्छेको मेन्टल र फिजिकल हेल्थलाई चाहिँ धेरै अफेक्ट गर्छ अब मानिसहरू चाहिँ कसरी यो समस्याबाट चाहिँ अब जुध्नुपर्छ भनेपछि चाहिँ अब उनीहरूले यस्तो कुराहरू अब बिलिभै गर्नुहुँदैन अब उनीहरूले अरूले केही त्यस्तोहरू अब अन्धविस्वासको कुरा गर्दैछ भने पनि उनीहरूलाई सचेत गराउनु पर्छ कि अहिले हाम्रो अब कहाँ पुगिसकेको छ समय त्यो पहिलाको र अहिलेको मिल्दैन नि त अब त्योहरू सचेत गराउनुपर्छ भन्नुपर्छ कि यो अब होइन किनभने यसले मेन्टल फिजिकल हेल्थभन्दा पनि मेन्टल हेल्थलाई यसले धेरै अफेक्ट गर्छ र हामीले अन्धविस्वासहरू त्यस्तो सुपरस्टिससहरू बिलिभ गर्नु हुँदैन